भारत देश त एउटा अब ठुलो देश है र यसमा अब हाम्रो नेपाली भाषाले यो सांस्कृतिक आदान प्रदानमा चाहिँ अब त्यति ठुलो असर पार्छ जस्तो लाग्दैन किनकि अब नेपाली भारत देशमा नेपाली बोल्ने भाषा एकदमै थोरै मात्रामा छ कम्तीमा है त्यो पनि एउटा सानो एउटा अब एउटा राज्य भनौँ वेस्ट बङ्गालको एउटा सानो जग्गामा सीमित छ है त्यसमा एकदमै कम्ती मात्रामा नेपाली बोल्ने छ र त्यही कारणले यो जुन नेपाली भाषाले यो जुन भारतको सांस्कृतिक आदन प्रदानमा त्यति ठुलो भूमिका हुन्छ जस्तो लाग्दैन मलाई चाहिँ